दार्जिलिङ जिल्लामा उपलब्ध मुख्य स्वास्थ्य सेवा र अन्य सेवाहरूमा कर्सियाङ सब डिभिजन डिभिजनल हस्पिटल नै टिबी सम्बन्धित रोगीहरूलाई टिबी रोगसँग सम्मिलित रोगीहरूमाथि छिट्टै प्रकारले छुट्टै प्रकारले सेवा गरिन्छ